मेरो सबैभन्दा गर्वको र उपलब्धिको कुरा भनेको नै म वा म छोरी भएर जन्मिनु नै हो किनभने छोरी एउटा छोरी मात्र नभएर एउटा आमा एउटा बुहारी एउटा स्वास्नी एउटा सासुसम्मको रूपमा र रूपमा भएर उनीहरूले कार्य गर्नपर्ने हुन्छ र यस्तो चुनौतीपूर्ण कार्यहरू को भूमिका चाहिँ छोरीले निभाउनु हुन्छ अनि म एउटा छोरी हो अनि मेरो लागि नै यस्तो चुनौतीपूर्ण परिस्थितिहरूमा नै म भएर हेर्नु अनि म एउटा छोरी भएर जन्मिनु नै मेरो लागि एउटा गर्व र उपलब्धिको कुरा हो